स्थानीय अर्थव्यवस्थामा पनि व्यापार र वाणिज्यको क्षेत्रमा नेपाली भाषा उति फरक लाग्दैन हामीलाई जस्तै एउटा कुनै चिजको अथवा सब्जीकै दाम सोध्न परे पनि यसको दाम कति छ यसको भाउ महँगो भयो यसपालि भाउ पायो भाउ पाएन भन्ने हिसाबले नै बोल्ने गरिन्छ जस्तै भनौँ एउटा क्षेत्रीय भाषा जस्तो प्रकारले कथ्य रूपमा दिनहुँ बोलिन्छ उस्तै प्रकारले बोलिन्छ त्यसमा कुनै प्रकारको विशेष भाषाको प्रयोग गरिँदैन महँगो न महँगो भनिन्छ त्यो चाहिँ साह्रै महँगोको एउटा पर्यायवाची भन्दा हुन्छ सस्तो न सस्तो भन्दाखेरि चाहिँ त्यो धेरै पनि धेरै सस्तो एकदमै कम्ती मूल्यमा पाइने सामान भन्ने कुरा बुझिन्छ है र यसरी नै सोधिन्छ यसको दाम कति छ यसको भाउ कति छ भन्ने कुराहरू हुन्छ त्यस्तो खास कुनै विशेष प्रकारको भाषाको प्रयोग भने गरिन्छ जस्तो लाग्दैन